तपाईँको तपाईँले बसोबासो गर्ने क्षेत्र वरिपरि पर्यटन स्थलहरू अथवा टुरिजम प्लेसहरू कस्तो कस कस्ता कस्ता छन् र त्यहाँ मान कहाँ कहाँबाट मान्छेहरू आउँछन् किन आउछन् के के गर्छन् हाम्रो यहाँनिर चाहिँ टुरिस्ट प्लेसहरू थुप्रो छ है यहाँनिर घुम्नु पनि धेरै आउँछ र घुम्ने जग्गाहरू पनि धेरै छ है यहाँनिर घुम्ने जग्गा डेलो साइन्स सेन्टर जस्तो लाभा रेलीहरू है रलुकहरू थुप्रो छ त्यहाँनिर मन्छेहरू त बाहिर मधेस है बिहारहरूबाट आउँछ है यहाँनिर चाहिँ अनि रेलीबाट चाहिँ गएर हामी त्यहाँनिर बजार पनि छ रेलीमा चाहिँ हामी है हामी त्यहाँनिर बजार मजाले घुमेर सौदाहरू पनि धेरै गर्नुसक्छ त्यो बजारमा है त्यहाँनिर त्यहाँनिरदेखिको उता डेलोहरू जाँदा चाहिँ त्यहाँ मजाले घुम्नु इन्जोय गर्नु पार्टीहरू गर्नुसक्छ है त्यहाँदेखि सेन्टरमा आउँदाखेरि चाहिँ हामीले त्यहाँनिर घुम्नु ओर्नु है त्यहाँदेखिको त्यहाँनिर पनि बस्नु त्यहाँनिर प्यारासुटहरू उडाउनु है त्यहाँदेखिको त्यहाँनिर पिङहरू खेल्नु त्यहाँनिर मजाको मुभीहरू हेर्नु पाउँछ है त्यहाँदेखिको उता जलुक साइडहरू जाँदाखेरि चाहिँ हामीले त्यहाँ घुम्नु पाउँछौ है त्यहाँ मजा मजाको जग्गाहरू छ है त्यहाँनिर हामीले धेरै हिउँ पनि देख्छौँ है त्यहाँदेखिको माथि गएर नथुलाहरू है त्यहाँदेखिको माथिहरू उकालो उकालो जाँदाखेरि हामीले त्यहाँनिर माउन्टेन भ्यूहरू पनि देख्छौँ है धेरै राम्रो राम्रो जग्गा हरू देख्छौँ यता लाभा जाँदाखेरि त्यहाँनिर हामीले घुम्दाखेरि गुम्बाहरू पनि देख्छौँ है त्यहाँनिर गुम्बामा धेरै थरीको घुम्ने जग्गाहरू छ है र घुम्ने प्लेसहरू धेरै छन् तर पनि यहाँनिर जस्ट चल्दै गरेको जग्गाहरू चाहिँ रेली है त्यहाँदेखिको एता जलुक नथुला दलप्चनहरू चाहिँ धेरै प्राय जस्तो मान्छेहरू जान्छ है मान्छेहरू उताबाट चाहिँ बेसी गरम भयो भने चाहिँ यता घुम्नु आउँछन् है र उताकोभन्दा यता धेरै कम्ति गरम पनि छ त्यही कारणले चाहिँ उताबाट मान्छेहरू यता धेरै घुम्नु पनि आउँछन् है अनि यहाँनिर सामानहरू पनि धेरै राम्रो राम्रो र सस्तो सस्तो दाममा पाउँछ है यताबाट सामानहरू किनेर पनि धेरै लान्छ उनीहरूले है उनीहरूको त्यो यस्तो गर्दाको घुम्नु गएको थिएँ भनेर मेमोरेबल मेमोरेबल पनि हुन्छ